दस हजार पन्ध्र हजार पाँच सय पचपन्न एक लाख नौ सय निनानब्बे पाँच लाख पचपन्न हजार नौ लाख नौ सय निनानब्बे